हजुर ए हो त दिदी हो म मेरोमा लुगाहरू सिलाउनु सिलाउनु आउनुभयो भने चाहिँ उयो छ के रे के छ के सिलाउनुपर्ने थियो होला है दिदी हजुर ए हुन्छ आउनोस् न दिदी मैले अहिले त अलिकिति दसैँको ठेकाले गर्दाखेरि उएस पनि राखेको छु कारिगर पनि राखेको छु तिनजना हो उहाँहरूले ब्लाउजहरू राम्रो राम्रो सिलाउने कारिगरहरू ल्याएको छु कुर्ताहरू पनि सिलाउँछ उहाँहरूले राम्रो हो म त आफ्नो सिलाई त हाल्छु म पनि सिलाउँछु कारिगर पनि राम्रो ल्याएको छु कि तपाईँको के केहरू छ लिएर आउनोस् न अन्त दिदी म पर्दाहरू पनि बनाइदिन्छु है ल्याउनु भयो भने म सिलाउँछु त दिदी सिलाउँछु नि गादाहरू बनाउँछु दी मैले हजुर हजुर हजुर हजुर दिदी म प्लाजो बनाउछु त दिदी होइन दिदी त्यो बजारको जस्तो त्यस्तो उयो चाहिँ ल्याउ लिदिनँ किनभने गाउँमा हो हो त्यसले गर्दा हामीले ठिकैको दाम राखेको छु दिदी त्यस्तो तपाईँलाई उयो पर्दैन आउनोस् न हुन्छ दिदी हुन्छ ए हजुर दिदी हजुर ए हुन्छ दिदी हुन्छ चौबन्दी चोलो सिलाउँछु नि म हजुर हजुर हजुर हजुर हजुर हजुर दिदी होइन नि दिदी मेरोमा राम्रो छ कारिगर राम्रो राखेको छु कि आउनोस् न तपाईँ तपाईँ आउनोस् हेर्नोस् एकपल्ट त्यहाँनिर स्याम्पलहरू पनि पुरा राखेको छु हो तपाईँले लुगा ल्याउनु भएन भने पनि र त त्यहाँ राखेको चौबन्दी चोलोहरू छ त्यो हेरेर पनि लिँदा हुन्छ नि लुगा कपडा एकदमै राम्रो लिएको छु मैले नेपालबाट लेको कि मखमलको लुगाहरू छ चौबन्दी चोलोको एकदमै राम्रो राम्रो फिनिसिङ देको लुगाहरू छ नि आउनुस् न तपै एकपल्ट ल हजुर हजुर दिदी हजुर दसैँ अगाडि त दिन्छु नि दसैँको लागि भनेर दसैँ पिछाडि गर्नु मिलेन दशैँ अगाडि त दिइहाल्छु तपाईँको हुन्छ दिदी हुन्छ हुन्छ